मैले गीत भनेको सानोमा हुँदाखेरि मलाई मेरो प्राथमिक पाठशालाको इङ्गलिस मिडियम स्कुलको गुरुआमाले लेखिदिनु हुन्थ्यो त्यही गीतहरू गाएर गाएर पछि गाउँदा गाउँदा म अहिले पनि आफ्नै रचना अथवा आफै रची गीतहरू त गाउँदिनँ तर यस्तै अब नेपाली गीतहरू हिन्दी गीतहरू यो क्लासिकल सङहरू थोरै थोरै यो सिकेर सिकाइमागेर नै गाउने गरेकी छु र यो अब गायनको गतिशीलतालाई म घरमै बसेर थोरै गुनगुनाउने नयाँ नयाँ गीतहरू सिकेर सुनाउने गायक गायिकाहरूलाई होइन अनि त्यस्तै गर्ने गरेकी छु र आफ्नो वाक्यांश र व्याख्यालाई चाहिँ मैले गीतमा अब त्यसरी समावेशहरू गर्नु चाहिँ मैले त्यसरी जानेको छुइनँ